मैले यो इन्डियन बुक हाउस भन्ने एउटा प्रकाशनबाट भर्खर एउटा अस्तिको हफ्ता एउटा किताब लिएको थिएँ नानीहरूको किताब किताबको नाम चाहिँ छ एउटा मिहिनेती केटो भन्ने त्यो मिहिनेती केटो भनेको यो किताब चाहिँ मलाई एकदमै साह्रै मनपऱ्यो यसमा त कथा पनि छ नानीहरूको लागि चित्र पनि छ अनि भएन यो इन्डियन बुक हाउसले यो प्रकाशन गरेको किताब चाहिँ एकदमै ज्ञानवर्धक एकदमै काम लाग्ने जतिसक्दो नानीहरूले रुचाउने खालको मैले पाएँ पहिलो त के भनौँ यो एउटा जुन चाहिँ यहाँ कथा छ यो इन्डियन बुक हाउसले प्रकाशनमा ल्याएको हो मिहिनेती केटो भन्दा कथा एकदमै राम्रो छ यसमा चाहिँ के चाहिँ एउटा सानो केटा जस चाहिँ जसले चाहिँ अब पहिला त अल्छे हुन्छ उसले काम गर्नु मान्दैन केही गर्नु नै मान्दैन जतिसक्दो अब खेलेर नै बिताउनु समय हुन्छ तर उसलाई कुनै एकजना भलाद्मीले मिहिनेतको बारेमा अनि मिहिनेतको फल बारेमा यो उ उदाहरणहरू दिएर कुरा बुझाउँदा त्यो नानीले बुझेको त्यो नानीले अन्त आफ्नो प्रकारले मिहिनेत गर्दै जाँदा उसले त्यो कामहरू बाहेक बाटो पाएको उपलब्धि त्यो नै उनको लागि मिहिनेतको फल फल भन्नेको अर्थ चाहिँँ त्यो नानीले बुझेको अनि मिहिनेत गर्नुपर्छ भन्ने चाहिँ एकदमै प्रभावशाली प्रकारले यो नानीहरूलाई दिएको कुरा मलाई साह्रै मनपर्यो फल चाहिँ मिहिनेतबिना पाउँदैन फल पाउनुको लागि मिहिनेत गर्नुपर्छ भने सरल भाषामा दिएको चाहिँ एकदमै एकदम ज्ञानवर्धक लाग्यो यसलाई नानीहरूले धेरै नै रुचाउँछ यो कथा पढ्नुमा पनि भाषा एकदमै सरल छ नानीहरूलाई साह्रै मनपर्छ यो पढ्नुको लागि अनि यसमा दिएको जत्ति पनि नक्साहरू छ इलसट्रेसन एकदमै यो सुहाउँदिलो छ किताबसित कथासँग अनि जत्ति स यो यो त्यो कथामा दिएको जत्ति पनि चित्रण गऱ्यो कथामा बताइएको कुराहरूसँग यो मेल खाने एकदमै राम्रो लाग्यो मलाई मेरो यो रिभ्य़ू अब जुन चाहिँ अब भन्नुपर्ने यो इन्डियन बुक हाउस यो प्रकाशानमा ल्याएको यो किताब मिहिनेती केटो भन्ने एकदमै साह्रै राम्रो लाग्यो यसो त म यो यही किताबहरू अरूलाई पनि पढ्ने विशेष गरी नानीहरूलाई पढ्ने अनि भएन ठुलोहरूलाई पनि पढ्ने एउटा सल्लाह दिन्छु यस्तो किताबहरू छापिनुपर्छ हामी ठुलो मान्छेले भन्दा पनि नानीहरूले यो यस्तो सानसानो कथा मार्फत् ज्ञानवर्धक कुराहरूलाई साह्रो चाख मानेर लिन्छ यो चाहिँ एकदमै प्रभावशाली लाग्यो मैले धेरै नानीहरूले यो किताब पढ्दै गरेको पनि देखेँ उनीहरूलाई सोद्धाखेरि उनीहरूले पनि यो मलाई सकारात्मक उत्तर दिएकोमा मलाई धेरै खुसी लाग्यो